हेलो ए हजुर म रचना रावत शङ्कर बोल्दै थिएँ तपाईँको पुरानो कस्टमर हजुर म फेरि पनि खाना अर्डर गर्न चाहन्छु हजुर तर अहिले मेरो ठेगाना चाहिँ त्यो पुरानो ठेगाना छैन अहिले चाहिँ म नयाँ जग्गामा बसिरहेको छु हजुर मेरो नयाँ ठेगाना चाहिँ हो गोर्खा बस्ती जिरो माइल हजुर रङ्बुल

अब फेरि पनि म एकदुईवटा सामान या खाना अर्डर गर्न चाहन्छु यस एपद्वारा हजुर म के अर्डर गर्न चाहन्छु भने बिरयानी चिकन बिरयानी चिकन फ्राई राइस तन् नान तन्दुरी नान चार पिस हजुर चिकन चिल्ली हजुर दुई बोटल कोक अन्त एउटा तपाईँले स्विट डिस पठाइदिनुहोस् जुनै पनि हजुर कति भयो होला यसको टोटल पेमेन्ट म अनलाइन पेमेन्ट गर्थेँ हजुर सत्र सय अस्सी हुन्छ सत्र सय अस्सी म अनलाइन पेमेन्ट गर्दैछु तपाईँहरू गुगल जिपे त एक्सेप्ट गर्नुहुन्छ होला ए हुन्छ तपाईँहरूको जिपे नम्बर भनिदिनोस् हजुर अन्त मेरो पुरानो जुन चाहिँ नम्बर पुरानो जुन चाहिँ एड्रेसमा तपाईँले डेलिभर गर्नुहुन्थ्यो त्यो मेरो खाना अहिले त्यो एकदमै नयाँ एड्रेस छ मेरो तपाईँहरू अलिकति कन्फ्युज हुन्छ होला त्यो कुरामा तपाईँले यसो ध्यान पुराइदिनोस् होला ए हुन्छ हुन्छ म एक्सपेक्ट गर्छु कि तपैले छिटोभन्दा छिटो मेरो अर्डर डेलिभर गरिदिनु हुन्छ होला ए हुन्छ तपाईँहरूको जिपे पनि मैले यहाँ सत्र सय रुपियाँ मैले गरिदिइसकेको छु हुन्छ थ्याङ्क यू सो मच हुन्छ धन्यवाद